यो के अरे कुर्तीको स्टोर तपाईँहरूले किन्नुपर्ने छ भने हेमिल्टनगन्जमा गएर होइन कुर्ती पोसाकी स्टोरमा दामी दामी कुर्तीहरू आएको छ अहिले कस्तो राम्रो आफूले लगाउने कम्फर्टेबल हुने यस्तो कपडाको कटनको होइन रोयल कपडाको त्यो कुर्तीहरू दामी दामी अफरमा पनि चलिरहेछ अहिले फिलहालमा होइन राम्रो पाएको छ अन्त हामीले त अहिले मलाई त कुर्ती कति राम्रो लाग्छ लगाउनलाई पनि सजिलो कम्फर्टेबल पनि हुन्छ लगाउनलाई कतै अब एमर्जेन्सी टाढो बाटो या बाइकतिर हिँड्दा होइन अब कतै जाँदा केही पर्दा पूजाआजामा पनि मलाई त कुर्ती नै मनपर्छ अन्त कुर्ती लगायो सट्टै हिँड्यो केही काम पनि अब त्यस्तो अब हुँदैन लगाउँदा पनि सजिलो कुर्ती अब केही झमेला हुँदैन कुर्तीहरूमा भनेर चाहिँ अब कुर्ती सट्ट लगायो त्यसको लागि चाहिँ राम्रो सजिलोको लागि मलाई कुर्ती चाहिँ साह्रै मनपर्छ अब लगाउनुलाई केही झमेला हुँदैन सट्ट लगायो कतै एमर्जेन्सी अब हतार परेको बेलामा नि कुर्ती सट्टै लगायो गयो त्यस्तो गर्नुलाई अब सजिलो कुर्ती चाहिँ तर मलाई साडी चाहिँ मनपर्दैन साडी मनपर्दैन किनभने चाहिँ मलाई चाहिँ झमेला लाग्छ साडी साडीमा त बहुत अब गर्मीमा पनि साडी लगाउन सक्दैन कुर्ती भनेको सजिलो गरममा पनि अब कटन ब्रान्ड लगायो भने पनि हलका होइन राम्रो रोयल कपडाहरू यस्तोहरू राम्रो हुन्छ कटननको लगाउनु गर्मीमा पनि त्यस्तो नि हुँदैन साडीमा चाहिँ झमेला हुन्छ अब गरम हुन्छ बेसी गर्मीमा पनि होइन समरमा लगाउन सक्दैन पुरा गर्मी हुन्छ साडीमा अन्त फेरि लगाउनु पनि झमेला यस्तो बाइकतिर बस्नु पनि अब होइन अब एमर्जेन्सी अब एकदम छिटो जग्गा त्यो जग्गामा जानुपर्ने छ भने पनि त्यो अब साडी लगाइराख्दा पनि त्यो टाइम ओभर हुन्छ जानु सक्दैन टाइमले पुग्नु सक्दैन साडी लाउँदा चाहिँ हामी जस्ता अब नजान्ने साडी लगाउन नजान्नेहरूलाई चाहिँ त्यस्तो अब असुविधा हुन्छ साडीको लागि चाहिँ अब तर कुर्ती भनेको चाहिँ हामीहरूले लगाउनुलाई चाहिँ सजिलो हुन्छ हो भनेर चाहिँ अब मलाई चाहिँ कुर्ती नै पुरा मनपर्छ कुर्ती भनेको चाहिँ पुरै साह्रै मनपर्छ अब साडी चाहिँ मलाई मनपर्दैन लगाउन नि झमेला अन्त जानु अब काहीँ जानुपर्ने छ भने पुरा टाइम लाग्छ त्यो टाइमले त्यो साडी लगाउँदा ओर्दा त्यो टाइमले पुग्नु पाउँदैन भनेर चाहिँ अब मलाई अलिकति उयो लाग्छ नभए त अब साडी त एकदमै हेर्नु मन लाग्दैन हो अन्त यो कुर्ती चाहिँ साह्रो मनपर्छ किनभने अब त्यही पनि अब हामीले सधैँभरि किनिराख्ने जग्गामा पनि अहिले झन् अफर तपाईँहरूलाई किन्नु मन छ भने चाहिँ अब त्यो दोकानमा जानुहोस् होइन त्यो दोकानमा गएर राम्रो राम्रो कुर्तीहरू आएको छ हेर्नुहोस् कम्ती दाममा पनि राम्रो कपडा होइन कुर्तीहरू यस्तो आएको छ दिनु हेर्नु अन्त लिनु सक्नुहुन्छ राम्रो कुर्ती किन्नु सक्नुहुन्छ कम्ती दाममा कम्ती दा रेटमा होइन अन्त किन्नुसक्छ तपाईँहरूले अन्त किनेर लगाउन सक्छ अब सजिलोको लागि चाहिँ कुर्ती नै राम्रो हो हामीलाई जानुलाई कतै जानुपर्ने छ भने सट्ट लगायो हिँड्यो त्यस्तो अफरहरू पनि आएको छ त्यहाँनेरि कुर्तीहरूको कुर्तीहरूको चाहिँ अब सजिलो भएको छ भनेर चाहिँ अब हामीले होइन मैले त कुर्ती कुर्ती नि साह्रो मनपर्छ साडी चाहिँ मलाई मनपर्दैन